हाम्रो गाउँ घरमा चाहिँ हामीले सानो सानो धारा अनि कुवाहरूबाट पानी खाने गर्छौँ अनि पार्यावरण दूषित भएर रुखपातहरू मासिएको कारणले पानीको मुहानमा पानीहरू दिन दिनै घटिरहेको छ अनि यसैलाई सुधार्नको निम्ति हामी हामी चाहिँ रुखहरू रोप्ने गर्छौँ जस्तै केराको बोटहरू अनि जुन रूखहरू रोप्दा पानीको मात्रा बढ्छ